म अहिले क्लुनि वुमन कलेज पढ्दैछु अन्त मेरो मैले चाहिँ इङ्लिस अनर्स गर्दैछु अन्त त्यसमा चाहिँ मेरो सब्जेक्टहरू चाहिँ हिस्ट्री र इन्भाइरोमेन्टल साइन्स छ